मेरो सामुदायमा लोकप्रिय सामुदायिक कार्यक्रमहरू के के हो भन्दाखेरि दसैँ तिहार अनि ल्होसार यी सबै हुन् जसमा हामी तिहारमा हेर्यो भने यहाँ जब लक्ष्मी पूजा हुँदछ त्यतिखेर हामी छोरी चेलीलाई लक्ष्मीको रूपमा मानिने गर्दछ त्यतिखेर बेलुकी भैलेनीहरू खेल्न गर्दछ त्यसरी नै देउसी चाडहरू पनि मनाइने गर्दछ अनि यसो यसो गरी नै यो चाडहरूलाई अलिक धुमधाम गरेर मनाउने गर्दछ